प्रकाश भाइ मैले तिमीलाई अस्ति गाडी बोलाको थिएँ नि साँढे नौमा आउनु भनेको थिएँ तर मेरो अलिकति काम परेर चाहिँ म माथिल्लो बाटो जानु पऱ्यो कि भाइ सायद तिमी त्यहाँ आयौ होला नरिसाईकन तिमी माथि अल्बर्ट भिल्लामा आइदेऊ न ल मेरो गान्तोक फर्किनु छ मेरो ढिलो हुन्छ होला हौ ड्युटी पुग्नुपर्ने छ ल भाइ